मैले जीवनमा अब चुनौतीहरू त धेरै चुनौतीहरूको सामना गरिसकेको छु नानीहरू मसिनो अब सबैसँग घरबार बनाइएको थिएन र माइतै बसेर नानीहरू पढायौँ र दुखः सुख धेरै दुखः झेल्यौँ र अब नानीहरू पढाइसकेर अब ठुलो ठुलो भयो नानीहरू पनि आफ्नो आफ्नो नोकरी गर्न थाल्यो बिहे बिहेहरू गरिसक्यो र अहिले उनीहरूको नानी हामीसँग बसेर पढ्दैछ र अब मैले अहिले चाहिँ पहिलाभन्दा चाहिँ धेरै नै सुख छ भन्नु पऱ्यो